सुरुमा कसरी गायनमा चासो पलायो भन्ने प्रसङ्गमा म सानै हुँदाखेरि मेरो बाबाले है त्यो त्यो टाइममा एउटा टेप रेकर्डर थियो र टेप रेकर्डरमा यसरी टेप रेकर्डर छेउमा लिएर गीत रेकर्ड गर्नुहुन्थ्यो नेपाली गीत गाउनु हुन्थ्यो र रेकर्ड गरि रहनुहुन्थ्यो र म त्यसरी म छेउमा बसिबस्थे अन्त मलाई बेस यसरी गाउनु पर्छ भनेर के अरे भन्नुहुन्थ्यो र एक दिन मलाई पनि एकदम गाउ गाउ गाउ मन लाग्थ्यो त मैले ए एकदम कोसिस पनि गरेँ र एउटा पुरानो के अरे चलचित्र मर्द भन्ने र त्यो चलचित्रको गीत मैले रेकर्ड गरेँ र पछि रेकर्ड सुन्दाखेरि राम्रो पो लाग्यो अन्त मलाई त्यो ट्युनहरू मैले पक्रिने रहेछु भन्ने मलाई थाहा भयो गाउने सक्ने रहेछु भनेर थाहा भयो र त्यो सा त्यो समयमा म सायद बाह्र बाह्र तेह्र वर्षको थिए होला र यही के अरे उमेरमा चाहिँ मलाई अब आफ्नो प्रतिभाको चाहिँ अब थाहा लाग्यो